हामीलाई त कोभिडको समयमा त धेरै गाह्रो भयो हाम्रो ठाउँमा त हस्पिटल पनि छैन कोही स्वास्थ्य सेवाहरू पनि केही छैन कसैले हेर्नु पनि आएन हामीलाई त अब त नजा हामी त बगान एरियामा बसेको हो बगानेलाई त बगानलाई त कसैले हेर्दैनन् पनि रहेछ हामीले त केही कहीँबाट सहयोग पनि पाइएन केही पनि पाइएन हामीलाई त धेरै गारो भयो नि अब टाढा टाढा जानु पनि अब त्यस्तो महामारीमा कहाँ जानु कता जानु घरमै बिमारी हुँदा पनि घरमै बसियो भित्रै बसियो भित्रै खाइयो धेरै गाह्रो भयो नि अब छैन यहाँ त त्यस्तो केही स्वास्थ्य सेवा केहीहरू केही छैन बगान एरियामा त धेरै गाह्रो हुँदोरहेछ अन्तहरूतिर त अब बस्तीतिर त यस्तो सिटीतिर त धेरै राम्रो हुँदोरहेछ मान्छेहरूले कुरा गरे सिटी स तिर त धेरै राम्रो भयो हामीलाई त धेरै सजिलो भयो भनेर भने हामीलाई त धेरै गाह्रो भयो बगान एरियामा बसेको अब त्यस्तो केही छैन अब हस्पिटल डक्टरहरू पनि केही पाइएन हामीले त त्यस्तो राम्रो भएनै हामीलाई त कति अब डरसरीभित्रै बस्नुपर्यो भित्रै बस्यौँ त्यस्तै हो